मलाई थाहा भएको गभर्मेन्टबाट पाउने सहुलियतहरू चाहिँ कन्याश्री स्कोलरसिपहरू अनि त्यहाँदेखिको त्यो लक्ष्मी भण्डारहरू अन्त अन्त कन् अन्त त्यहाँदेखिको कन्याश्रीबाट चाहिँ कन्याश्रीबाट चाहिँ पच्चिस हजार पस्छ अन्त सबै वर्षमा एकपल्ट पस्छ अनि त्यहाँदेखिको त्यो अन्त लक्ष्मी भण्डारको चाहिँ अब पाँच सौ एक हजार गरेर पस्छ हो अनि त्यहाँदेखिको चाहिँ अब के भन्दाखेरि त्यो जुन चाहिँ कन्याश्री जुन चाहिँ त्यो कन्याश्री छ त्यो चाहिँ केटीहरूले केटीहरूले प्रायःजस्तो गर्छ किनभने अब कतिजनाकोमा यस्तो त्यसले चाहिँ अब स्कुल पढ्नुमा सहायता गर्छ कतिजनाहरूलाई कतिजनाकोमा अब यस्तो हुँदैन पढ्ने पढ्ने के भन्छ त्यहाँनिर अब उनीहरूकोमा त्यो यो हुँदैन पैसाहरू हुँदैन त्यहाँदेखिको त्यसले चाहिँ सहयोगहरू गर्छ अन्त गभर्मेन्टले कत गभर्मेन्टले त्यहाँबाट दिन्छ अनि त्यहाँदेखिको निकै स्टुडेन्टहरूलाई सहयोग पनि हुन्छ अन्त त्यो फर्महरू फिलअपहरू गर्नुको लागि चाहिँ अनलाइन फर्महरू भर्नुपर्छ अन्त त्यो भरेपछि ब्लक अफिसमा गएर सिग्नेचरहरू चाहिन्छ अन्त त्योहरू चाहिएपछि अन्त त्यहाँनिर आफ्नो के भन्छ बाबाको के केहरू सर्टिफिकेटहरू चाहिन्छ अन्त आफ्नो पनि चाहिन्छ त्यहाँनिर के के डक्युमेन्ट्सहरू अन्त त्यो गरेपछि त्यहाँदेखिको त्यहाँ फिलअप त्योहरू सबै भएपछि त्यहाँदेखिको चाहिँ त्यहाँ बुझाउनुपर्छ त्यहाँदेखिको त्यो पाएपछि चाहिँ त्यहाँदेखिको हामीले चाहिँ त्यो कन्याश्री अन्त यो लक्ष्मी भण्डारहरूको के केहरूको चाहिँ त्यसरी पाउँछ